पच्चिस पाँच दुई हजार पन्ध्र दुई दुई हजार दुई दस बाह्र दुई हजार दस बिस पाँच दुई हजार बिस तिस एक दुई हजार एक चार नौ दुई हजार नौ